हेलो दुन स्कुलबाट बोल्नुभएको हो हजुर तपाईँको क्याब अहिले भरे इभिनिङ पाँच बजीतिर फ्री हुन्छ भने यहाँ देउरालीदेखि चाहिँ माथि आरिटारसम चाहिँ जानु थियो है हजुर पाँच बजीतिर म यहीँ रे मेन रोडमै हुन्छु हजुर फर्की पनि हाल्छु म यस्तेै टेन मिनेट्सहरूको काम छ अन्त फर्की पनि हाल फर्केर यहीँ देउराली नै आउँछु कि अन्त भरे पाँच बजी चाहिँ टक्कै आइदिनु होस् न हुन्छ